हेलो सर हलो ए स्कुलमै हुनुहुन्छ ए हजुर त्यही त स्कुलको प्रोग्रामहरू के कसो चल्दैछ भन्ने कुरा लागेर यहाँ योपालि टिचरहरूको एक्टिभिटी स्कुलको फङ्सनसम्बन्धी ए हजुर त्यही त हामीले ऊ यो टिचरहरूले करिकुलर एक्टिभिटिज पनि त्यत्तिकै गर्नुपर्छ है तपाईँहरू त बिजी हुनुहुन्छ स्कुलमा होइन एकाडेमिक पनि त्यत्तिकै एकाडेमिक पनि त्यत्ति नै बिजी यता करिकुलर एक्टिभिटी पनि गर्नैपऱ्यो है यो फिफ्टिन अगस्टहरू पनि केटाकेटीले त्यत्तिकै पार्टिसिपेट गर्छ नि त है अचल त हजुर गान्धी जयन्ती फिफ्टिन अगस्ट टिचर्स डे है

हजुर हजुर हजुर हजुर हजुर ए त्यही त त्यहाँदेखि उपरान्त पनि अब स्कुलमा के रे क्विज कनटेस्ट गर्नैपऱ्यो नानीहरूको के अरे डाइनामिक डेभ्लोप हजुर डाइनामिक डेभ्लोपमेन्टको लागि है हजुर अनि त त्यो डिबेटहरू पनि गराउनुपर्छ होला होइन नानीहरूले कुरा गरिबस्छ डिबेटहरूको कुरा हो हजुर कम्पिटिसन गराउनुपऱ्यो है त्यो त्यस्तो गऱ्योभने चाहिँ नानीहरूमा एउटा कम्पिटिसनको प्रतिस्पर्धाको भावना बढेर जान्छ है पढ्ने लेख्ने केही गर्ने जोस जाँगर बढ्छ होइन हजुर अनि त हजुर हजुर हजुर ए हजुर अनि त सरहरूको अब अरू अरू सरहरूको कोप्रेसन लिनुपऱ्यो सरहरूको सुझाउ मिटिङहरू गर्दावर्दा है हजुर जति बेसी करिकुलर एक्टिभिटी त्यति अब यो नानीहरूले यो जमानामा पढ्ने मात्रै होइन सिक्ने जमाना आयो कि हजुर अनि त त्यही त नानीहरूलाई पढाएर मात्रै होइन कतिवटा कुरा समाजमा भोलिको दिनमा काम गर्नुको लागि केही कुराहरू सिकेको नि हुनुपऱ्यो त्यहाँदेखि अचेल त सरहरूको हजुर हजुर टिचर्सहरूको अचेल त धेरै रेस्पोन्सिबिलिटी आयो क्या त

पढाउनु पनि पऱ्यो सिकाउनु पनि पऱ्यो हो यता गार्जेनहरूले फेरि नानीहरूको एकाडेमिक पनि त्यति नै हेर्छ करिकुलर एक्टिभिटिस पनि त्यति नै हेर्छ हो हजुर सर अँ एकदिन स्कुलमा आएर बात मारौँला नि सर यस्तो खोइ के भन्नु र हुन्छ हुन्छ हुन्छ